ए दोकान त मलाई अलिअलि प्रसादको सामानहरू चाहिएको थियो हो एप्पलहरू कसरी केजी छ अँ अलिक धेरै लान्छु नि अलिक कम्ती हुन्छ पाँच किलो जस्तो पठाइदिनु नि हो

अरू के छ केराहरू कसरी दर्जन छ त्यही त कसरी दर्जन दिन्छौ लानेलाई चाहिँ ए ल त्यो चार दर्जन जस्तो पठाइदिनु ल म मान्छे पठाउँदैछु त

अँ ज्यु ज्यु ए फुल भन् फुल भन्दा फुल कोपी दुई केजी हो बन्दकोपी तिन केजी अँ अँ अरू के छ ए अँ

ए ल ल अँ त्यो होइन म आउन भ्याउँदिनँ नि त हो कि पठाइदेऊ न यहाँ मेरोमा भनेर कि कसैलाई पठाइदेऊ गाडी गाडीमा पठाइदियो भने हुन्छ म पैसा त्यो गुगल पे गर्दा भइहाल्छ होइन त्यहाँदेखि गरेर हो टोटल गरेर ल ल